हो त ए किन फोन गर्नु भएको थियो हजुर हजुर हुन्छ नि आउनुहोस् न तपाईँ पनि फोनमा अब तपाईँ आउनु हुने कि फोनमा बात गर्नुहुने आउनुहोस् न मेरोमा छ नि के लानुहुन्छ काठको लानुहुन्छ काठको त सबै छ मेरोमा गोद्रेज छ सोकेस छ चेयरहरू छ टेबल छ बेडहरू छ अब तपाईँ आफै आउनुहोस् न अब फोनमा त उयो हुँदैन होला दामहरू हो तपाईँ आउनु भयो भने म मिलाइदिन्छु एउटा ठुलो टेबल छ त्यो चाहिँ दस हजार हो लानुहोस् न हुन्छ हुन्छ हुन्छ